घरको द्वार सङ्घारतिर पानीमा गोबर फिटेर छर्किने कारण के हो भने यो कारण चाहिँ शुभ कार्येमा पनि राम्रो हो किनभने त्यो गोबरले कतिवटा कुराहरू किटानुहरू आउँदैन र चोखाएको पनि हो कतिवटा कुराहरू अब अहिले मानिसले घरमा कति कुरा नखाने वंशहरू खाएर पसेका हुन्छन् बसेका हुन्छन् भनेर चाहिँ पहिलाको पुरानो मान्छेहरूले परम्परा राखेको थियो र गाईको गोबर अनि गाउत ले घर चोखिन्छ भनेर चाहिँ यो राखेर हामीलाई सिकाएर अह्राएर गएको छन् र हामीले पनि त्यो अलिकति प्रथा राखेको छौँ हाम्रो बस्तीमा चाहिँ अब बजारमा त यस्तो कुराहरू पाइँदैन पनि कति कुरा छोडि पनि सकेँ नानीहरूले जान्दैन पनि अर्को कुरो राम्रो कार्येमा पनि त्यो शुद्धको ऋण हुन्छ अनि नराम्रो कार्येमा पनि त्यसले चोखिन्छ गोबर भन्ने कुरा लक्ष्मीको एउटा गोबर हो गाउत भन्ने हामी हिन्दू परम्पराले चाहिँ गाउत गोबरबाटै सबै कुरो शुद्धिकरण चोखाएर हामी पवित्र हुन्छौँ भन्ने आशा राखेर एउटा विश्वासमा रहिरहेको छौँ बाचिरहेको छौँ र राम्रै पनि हो कतिवटा कुराहरू यस्तै नराम्रो भाइरसहरू पनि आउँदैनन् अझ अहिले त सिमेन्टको घर छ पहिला त माटोको घरमा गोबरले सिनिक्कै लिपेर आँगनमा लिपेर खाली खुट्टा मजाले नानीहरू सायद ठुलाबडा सबै खाली खुट्टा हिँड्ने गर्थेँ बस्ने गर्थेँ त्यसले गर्दाखेरि कतिवटा रोगहरू यो भाइरसहरू कतिवटा आउँदैन पनि थियो पल्लो घरमा सर्दी ज्वरो हनहन आयो वल्लो घरमा नआउने सिस्टम थियो अहिले त अब यो सिमन्टले गर्दा गोबर भन्ने कुराहरू अब छुँदैनन पनि नानीहरूले देखेका पनि कति नानीहरूले त त्यो यो चाहिँ एकदम चोखो नितोको लागि यो घरको द्वारमा चाहिँ सङ्घारमा चाहिँ फिटेर खासै गरी चाहिँ छर्किनु पर्ने छ यो सिमेटको घर होस चाहे माटोको घर होस् गोबरले चाहिँ वरिपरि चोखिन्छ र यो राखेको छौँ प्रथा राम्रै पनि हो अझसम्म हामीलाई जहाँतक विश्वास छ